ए अभिषेक भाइ हो ए भाइ चिन्नुभयो मलाई ए म म रितु दि के त अस्ति तप् भेटेको थेँ नि सेमिनारमा हजुर ए भाइ सुन्नुहोस् न तपाईँबाट एकदुईनटा ऊ डेटा लिनुथियो कि तपाईँबाट हजुर म मेरो रिसर्चको टपिक चाहिँ दार्जिलिङमा रिलेटेड छ कि हजुर त्यहाँको बारेमा चाहिँ यसो केही भनिदिनु सक्नुहुन्छ मलाई हजुर ए मेरो चाहिँ यहाँनिर के छ भन्दखेरि चाहिँ म चाहिँ यहाँको कल्चरल डाइभर्सिटीलाई फोकस गर्दैछु स्कोप चाहिँ हजुर त्यही छ त्योबारे यसो अलि अलि यसो भनिदिनु सक्नुहुन्छ भने भनिदिनुहोस् न हजुर हजुर हजुर अहिले चाहिँ नेपालीहरू मात्रै बस्छ भनेपछि

हजुर लेप्चाहरू चाहिँ छैन भनेपछि अहिले ए हजुर ए हजुर शेर्पाहरूलाई पनि नेपाली नै भनिन्छ ए हजुर नेपाली चाहिँ भनेपछि एउटा अम्ब्रेला टर्म भयो नि ए हजुर

ए हजुर

ए हजुर

ए हजुर हुन्छ बाइ हुन्छ